मलाई नेपाली भाषासँग एकदमै सामान्य लागेको भाषा चाहिँ हिन्दी जस्तो लाग्छ किनभने हाम्रो शब्दहरू र हिन्दी शब्दहरू एकै जस्तो हुन्छन् शब्दहरू लेख्नु शब्दहरू पनि एउटै नै जसले पनि नेपाली लेख्नुसक्छ उसले हिन्दी पढ्नु लेख्नु बोल्नु पनि धेरै सजिलो हुन्छ उनीहरूलाई र हाम्रो देशमा धेरै जग्गाहरूमा पनि यस्तो नेपाली हाम्रो नेपाली भाषाहरूको सानसानो शब्दहरू युज गर्छन् मैले मैले पहाडी इलाका जस्तै हिमाचल प्रदेश उत्तराखण्डहरूतिर हामी हाम्रै नेपाली भाषाहरू धेरै सामान्य जस्तो उनीहरू बोल्दारहेछन् अलिकति उनीहरूको अर्कै तर् तरिकाले बोल्दारहेछन् तर नेपाली भाषा धेरै भाषाहरूमा मेल् एउटै जस्तै हुन्छन् र हिन्दी भाषासँग चाहिँ एकदमै उनीहरू नेपाली भाषा सामान्य लाग्छ मलाई हामी जहाँ गए पनि नेपाली भाषाहरू बोल्ने हिन्दी बुझ्न सक्छौँ